हेलो ए अँ खोइ के गर्नु अब त पैसा पनि त्यस्तो छैन कराबार त के गर्नु अब त्यही माथि लकडाउन परेर अहँ अब खोइ छोरा पनि बाहिर काम गर्ने अब अहिले लकडाउन घरको घरमै छ फाल्टो काम भन्ने जान्दैन पैसा कमाएको छैन एक रुपियाँ अब तेरो पनि त्यस्तै हालत होला छोरीहरू सबै बाहिर छ होइन ए यो पाली त दसैँ दिवाली पनि घरमा मनाउँला जस्तो भइरहेको छ यो पाली पाहुनाहरूलाई पनि नआइज भन्नुपर्छ होला हौ यसो लकडाउनको बेलामा कहाँ घरमा बोलाएर आफ्नै खर्च मात्रै हो अँ त्यो पनि हो नि तर आफूलाई त रासन पानी पुग्दैन पाहुनालाई के ले टार्नु लु अँ हौ अब त पाहुनाले लिएर चाहिँ आउनु भन्नुपर्छ होला हाम्रो लागि पनि है अँ अहिले त फेरि दोकान अहिले फेरि कस्तो भाउ बढेको छ अन्त टमाटरै एक सौ रुपियाँ केजी भइसकेको छ अब अहिले त फेरि लकडाउनले गर्दा होला साह्रै महँगो भइसकेको छ त्यही माथि त्यो बर्खा हेर आम्मामा बर्खामा फेरि हेर्न छैन घरहरू पल्लोपट्टि त पहिरो गएर ए अब त्यता पनि खर्च हो लु अब के गर्छस् है

खोइ अब के गर्ने तेरो पनि त्यस्तै रहेछ मेरो पनि त्यस्तै छोरा आएको यत्रो महिना भइसक्यो खोइ केही गरेको छैन यता आएर बित्थामा उतै राख्न उतै बसेर पढ्दै गर्नु भन्न यता के गर्नु यता केही न केही दु ख हेर्नु मात्रै हुन्छ अब फेरि खोइ के गर्नु गर्नु हौ हामी त अब दसैँ पनि आइसक्यो नजिकै त्यही त अब यसो सघाइ माग्ने पनि कोही छैन सबै त्यस्तै हालतमा छ

अन्त अहिले के गर्दै थिइस् ए अहिले त ठिकै खाना बनाउने बेला पनि भयो

ल ल सम्झाउनु छोरीलाई मज्जाले अब नआइज भन्नु म पनि यता खाना बनाउँछु अब ल ल फोन गर्दै गर अब दसैँ तिहार त त्यत्तिकै टार्नु पर्छ होला